मैले फ्लिपकार्टमा एउटा जिन्स अर्डर गरेको थिएँ त्यसको मलाई पकेटको डिजाइन पनि एकदम मन पऱ्यो अनि कलर पनि एकदम राम्रो थियो धुँदा नि नजाने खालको थियो अनि साइज पनि मलाई फिटिङ कम्फोर्टेबल भयो त्यसको प्राइज पनि मलाई ठिकै लाग्यो अनि त्यो चाहिँ मेरो अर्डर गर्दाको पोजेटिभ एक्सपिरियन्स थियो